मैले मेरो फोन मगाएको थिएँ तिन दिन बाद मात्रै आइपुग्यो तिन दिन बाद आइपुगेर पनि डेलिभरी ढि डेलिभरी म्यानले दुई घन्टा ढिलो ल्याइदियो दुई घन्टा ढिलो पनि ल्याइदियो प्लस ड्यामेज पनि भएको थियो कभर पनि राम्रो थिएन त्यसको सिल पनि टुटेको थियो अन्त यो फोनमा जति बेसी गेम खेल्यो तेति तातिन्छ केमेरा पनि राम्रो छैन भिडिओ रेकर्डिङ गर्दाखेरि सिक्स्टी हर्टजमा हुन्छ तर एकैछिनमा फोन तातिन्छ अन्त यति बिना स्टोरेज चाहिन्छ अन्त यो आइफोनको के प्रोब्लम छ भन्दाखेरि चाहिँ यो अरू एन्ड्रोइड डिभाइसहरूसँग केही सेयरै गर्नु सक्दैन

त्यही माथि लाइट्निङ पोर्ट छ लाइट्निङ पोर्टले गर्दा टाइप सी सबैकोमा टाइप सी कम्प्युटर ल्यापटप सबमा टाइप सी चल्छ तर हाम्रो आइफोनमा खालि लाइट्निङ होइन छ लाई लाइट्निङ मात्रै अन्त यत्रो महँगो फोनमा चार्जर एक्सट्रा किन्नुपर्छ एक्सट्रा चार्जर किन्नुको लागि अझै तिन हजार तिन हजारमा मात्रै एप्पलको जेन्विन प्रोडक्ट पाउँछ त्यो पनि डेलिभरी हुनु टाइम लाग्छ ल त्यो डेलिभरी नभइन्जेल चाहिँ केले चार्ज गर्नु त्यसै कारण अब एप्पलको फोन मगाउँदैछ भने त्यही दिनै एडप्टर पनि मगाइहाल्नु नत्र भने चाहिँ अब एकदनि पर्खेर अब ब्याट्री फोन न चलाइकिन त्यतिकै एडप्टर नआइन्जेलसम्म पर्खिनुपऱ्यो अन्त खालि एप्पल मान्छेकोमा जसकोमा हुन्छ सबकोमा सबसे ठुलो प्रोब्लम चाहिँ फोन तातिने हो एकछिन फोन चलाउँदाखेरि यति बिघ्न तातिन्छ कि यति बिघ्न तातिन्छ त्यो फोनको माथि यस्तो अन्डा फुटायो भने त्यो अमलेट बनिन्छ त्यति साह्रो बेसी तातिन्छ अन्त ब्याट्री हेल्थ अन्त यो प्रोडक्टको एकदमै घिनलाग्दो कुरा चाहिँ यति साह्रो महँगो पार्टहरू इत्रुबडे क्र्याक लाग्यो भने पच्चिस छब्बिस हजार त्यसै जान्छ त्यो त साह्रै भयो अन्त ब्याक कभरहरू पनि एप्पलको जेन्विन लगाउनु पऱ्यो भने तिन हजार चार हजार कभरको चाहिँ कसले त्यत्रो दाम लिन्छ हौ अन्त हेडफोन ज्याक पनि छैन ला कहाँ हाल्नु कहाँ कहाँ हाल्नु हेडफोन चाहिँ ब्लुतुथले मात्रै चल्छ त्यो पनि अरू ब्लुतुथ यस्तो घिनलाग्दो हुन्छ एप्पलकै ब्लुतुथ किन्नुपर्छ त्यो पनि बिस हजार के हो यस्तो अन्त ल्यापटप पनि एप्पलकै किन्यो भने चाहिँ सजिलो हुन्छ रे एप्पल इन्टरफेस हरे कहाँ हुन्छ त्यस्तो हुँदैन त्यस्तो